मलाई मन परेको र मेरो प्रिय खेल भनेको चाहिँ भलिबल हो किन भन्दाखेरि भलिबल म सानोदेखि खेल्दैँ खेल्दैँ आएको मलाई पुरा मन पर्छ भलिबल खेल्नु यताउती गयो है हाम्रो साथीहरू छ बिहान प्र्याक्टिस गर्छ जान्छ आउँछ प्र्याक्टिस गऱ्यो प्र्याक्टिस गरेर फेरि घर गयो भलिबल खेल चाहिँ किन भन्दाखेरि अब हामी साथीभाइहरू है फोन खेलाइरहेको हुन्छ घरमा बसेर फोन खेलाउँछ टाइम हुँदैन भलिबल मात्रै यस्तो हुन्छ कि अब ए त्यो भलिबल खेल्ने टाइम मात्रै चाहिँ यस्तो टाइम हुन्छ कि अब त्यहाँ चाहिँ साथीभाइ हामी साथीभाइ मात्रै है दिल्लगी गर्दै खेल्दै गफ गर्दै गर्छन् अब अरू बेला त टाइम हुँदैन बोल्ने टाइम पाउँदैन के हुन्छ तर प्र्याक्टिसको टाइममा बिहान गयो एक्सर्साइज गऱ्यो साथीभाइ बस्यो भलिबल खेल्यो खालि त्यति मात्रै हुन्छ अनि सबैको टाइम सकिएपछि अब घर जान्छ आफ्नो आफ्नो काममा जान्छ के गर्छ कसो गर्छ अनि फेरि भोलिपल्ट बिहान उठ्यो त्यही भलिबल खेल्नु गयो गफ गऱ्यो बस्यो त्यसैले गर्दा मलाई चाहिँ भलिबल मन पर्छ भलिबल खेल्नु मन पर्छ भलिबल खेलै मन पर्छ